हेलो हेलो सर हजुर भन्नुहोस् न हजुर हजुर हजुर होइन एउटा फङसन एउटा अ एउटा अर्गनाइजेसन गरौ भनेको थिएँ कि तपाईँको कि तपाईँ अब तपाईँ र मलाई इन्चार्जमा दिएको छ त्यसको लागि एउटा फङसन अर्गनाइज गरेर एउटा डान्स ग्रुप जुन चाहिँ हुन्छ नि तपाईँको हाम्रै नेपाली डान्स ग्रुप हुन्छ नि त्योहरू गरेर अनि तपाईँको जस्तै खाने उइसहरूको लागि चाहिँ तपाईँको कतिवटा सुइट्सहरूदेखि लिएर कतिवटा कटलेटहरू सेन्डविचहरू नानीहरूको लागि एउटा तपाईँको त्योहरू म्यानेज गर्नु सक्छन् सकिन्छ उस दोकानहरूबाट अन्त एउटा मैले सोचेको चाहिँ तपाईँको एउटा फङसनल एउटा प्रोग्राम चाहिँ डान्स ग्रुपहरू हुन्छ त्यो मारुनी डान्स हुन्छ या कुनै पनि डान्सहरू दार्जिलिङकोमा एउटा कल्चरल डान्स एउटा त्यो प्रोग्रामहरू गरौँ भनेर चाहिँ हामीले सोचेको थियो प्रिन्सिपल सरले चाहिँ त्यही कुरा गर्नु हुँदै थियो कि सर अनि त्यही हिसाबले तपाईँ र म इन्चार्ज गरेर चाहिँ हामीले एउटा डिटेल्स त्यही हिसाबले नै मैले मिलाइरहेको थिएँ तपाईँलाई अब तपाईँ र मलाई जिम्मा दिएको अनुसारले चाहिँ हामीले गर्नुपऱ्यो यो सबै चिज चाहिँचै

हँ अब मेन त त्यो ड्रामा राखेर अहिलेको जुन चाहिँ एउटा मोटिभेसनल अहिलेको नानीहरूलाई जुन चाहेको चिजहरू हुन्छ तपाईँको एउटा मोटिभेसन एउटा ड्रामाहरू गराउँदा नि हुन्छ जसमा आउनेको दिन आउनेको भा भावी पिँढीको लागि राम्रो होस् न यसको लागि नै गर्नुपऱ्यो हामीले किनभने आउनेको भावी पिँढी नै हाम्रो लागि नै हाम्रो लागि नै हो फ्युचरको लागि हो त्यो भएर चाहिँ हामीले चाहिँ प्रिन्सिपलले तपाईँ र मलाई नै सेट गरेको त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब त्यही हिसाबले चाहिँ फङसन प्रोग्राम गरेर तिनीहरूको लागि प्याकेट लन्चहरू पनि अलिक राम्रै गरिदिउँ नभए प्याकेट लन्च नगरे प्याकेट लन्च तपाईँको केक कटलेटहरू तपाईँ सुइट्सहरू राख्दा पनि हुन्छ नत्र भए हामी स्कुलमै गर्दा पनि हुन्छ स्कुलमा गरेर एउटा ऊ यो गरे स्कुलमै बनाउँदा नि हुन्छ स्कुलमै केहरू गर्दा नि हजुर हजुर हजुर त्योहरू गर्दा नि हुन् हजुर होइन तपाईँको हुनु त तपाईँको टाइम त छ तर पनि अहिलेदेखि नै प्रिपेर गऱ्यो भनेदेखि चाहिँ ड्रामाहरूको लागि हामलाई सजिलो पर्छ नि त ड्रामा र हजुर डान्स ग्रुपमा डान्स भयो ड्रामाको लागि एउटा त्यो भयो अनि त्यो प्रिन्सिपल सरले तपाईँ र मलाई नै भन्नुभएको रहेछ अब तपाईँ र म एकपल्ट अब सायद भोलि त सन्डे हो हँ हजुर हजुर हजुर त्यो मिलाएर गराउँदा हुन्छ त्यसै कारणले सर भयो मन्डे एकपल्ट हामी बसेर कुरा गरौँ न यसको लागि मन्डे बसेर कुरा गर्नुहुन्छ हुन्छ म स्कुलमा आएर कुरा गरौँ हुन्छ हुन्छ हुन्छ हुन्छ